मैले खाना पकाउँदा भातको भाँडा कराही डल्ले भाँडा कित्ली छुरी सिलौटो लोहोरो प्रयोग गर्छु त्यसपछि गर्ने पनि प्रयोग गर्छु किनभने त्यो सबै प्रयोग गर्नुपर्छ डाडु पन्यु ढकनी चाहियो छोप्ने छुरी सब्जी काट्नुपऱ्यो सब्जी प्याज सिलौटो मसला पिस्नुपऱ्यो अलिकति लसुन कुच्याउनु पऱ्यो खाना पकाउँदा त्यसरी ढाकेर पकाउनुपऱ्यो छुरीले सब्जी काटेर धोइधाई गरेर सब्जी काट्ने भाँडा पनि निकाल्नुपऱ्यो र भाँडामा चाहिँ सब्जी काटेर हाल्नुपर्छ त्यहाँबाट धोइधाई गरेर चाहिँ कराहीमा हाल्नुपऱ्यो त्यसमा पहिला तेल हाल्नुपर्यो हर्दी हाल्नुपऱ्यो रङ्ग खोर्सानी हाल्नुपऱ्यो त्यसपछि सिलौटोमा अलिकति लसुन कुच्याएर सब्जीमा हाल्नुपऱ्यो मासु पकायो भने मसला पिसेर हाल्नुपऱ्यो कहिलेकाहीँ मिक्सी पनि चलाउनुपर्छ कोही बेला बत्ती हुँदैन त्यति बेला चाहिँ सिलौटो नै प्रयोग गर्नुपऱ्यो पानीको लागि कित्ली पनि प्रयोग गर्नुपऱ्यो सब्जी अलिकति डढ्छ त्यो कारण अलिकति पानी हाल्नुपर्छ र डाडुले चलाएर हेर्नुपर्छ यस कारण सबै भाँडाबर्तन डाडु पन्यु ढकनी सबै कुरो चाहिन्छ